म म सिलगढीबाट यता कालिम्पोङ घुम्नु आइरहेको थिएँ है यहाँनिर यसो हेर्नेलायकको ठाउँहरू जस्तै गुम्बाहरू विशेष गुम्बाहरू कहाँ कहाँ र कति कति डिस्टेन्समा छ कसो कसो छ होला हौ

हजुर हजुर

म गुम्बा घुमौँ यसो दर्शनहरू गरौँ भन्ने इच्छा थियो है कति कति टाढोमा कहाँ कहाँ कस्तो कस्तो छ होला भनेर नि

भाडा कति लाग्छ होला कसो कसो होला हौ

हजुर हजुर

हजुर हजुर

हजुर हजुर

हुन्छ हुन्छ नयाँ हजुर नयाँ जग्गामा अलिक चिनिनँ नि हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ